मेरो दुईजना दिदीहरू हुनुहुन्छ र मेरो जेठी दिदी मभन्दा सात सालले ठुलो हुनुहुन्छ मेरो माइली दिदी म भन्दाखेरि चार सालले ठुलो हुनुहुन्छ र उहाँहरू भन्दाखेरि चाहिँ अब म अलिकति एज ग्याप भएकोले गर्दाखेरि हाम्रो व्यवहार एकार्कासँग मिल्दैन म मेरो ठुलो दिदीलाई म आमा जतिकै म मान्दछु मेरो आमाको नेक्स्ट चाहिँ मेरो आमा चाहिँ मेरो ठुलो दिदी हुनुहुन्छ उहाँसँग चाहिँ मलाई धेरै नै डर लाग्छ उहाँसँग म धेरै बोल्दिनँ उहाँले कराउनु हुँदा गाली गर्नु हुँदा कुट्नु हुँदा पनि म चुपै लागेर बस्छु उहाँसँगको बानी व्यवहारहरूमा पनि मेरो कुनै पनि समानता छैन उहाँ फरक किसिमको अलिकति रिजर्भ टाइपको हुनुहुन्छ त्यति नबोल्ने खालको र मेरो माइली दिदी र म चाहिँ अलिकति हामी जिस्किन्छौँ चल्छौँ एक अर्काको बातहरू एक अर्कासँग सेरिङ गर्छौँ हामी फ्रेन्डहरू जस्तो छौँ र कुनै कुनै उहाँको व्यवहारहरू चाहिँ मसँग मेल खान जान्छ जस्तै उहाँ ज्यादै नै इमोसनल हुनुहुन्छ म पनि त्यतिकै इमोसनल छु उहाँ ज्यादा नै एकदमै सोच्ने खालको मान्छे हुनुहुन्छ त्यस्तै नै म पनि छु र मेरो माइली दिदीसँग चाहिँ मेरो एक दुइवटा चिजहरू मेल खानु जाँदछ